अँ अँ भन्नुहोस् को को बोल को बोल्नुभएको हो अँ ए गोमा बोलेको हो ए ए धन्यवाद अनि त के छ खबर हो खबरसबर के छ अँ अनि त कति काम हुँदै थियो अच्छा छा छा ल ठिक छ कहिले जाने विचार गरेको थियौ अब त्यो चाहिँ भेटेर बसेर सबैलाई बोलाएर साथीभाइलाई बोलाएर सल्लाह गर्नुपर्ने हो अब के रे हामी दुईजना मा त्रै बोलेर भएन होइन अनि त त्यसले गर्दाखेरि चाहिँ अब अलिकिति यो मूर्ति खोलामा अब चाहिँ अहिले यो हात्ती लाग्छ त त्यहाँ हात्तीको उपद्रव छ पुरा त्यहाँ पिकनिक जाँदाखेरि अब अप्ठ्यारो हुन्छ हात्ती आएदेखि अब खा खाना पकाउँदा पकाउँदै हात्ती निस्किदियो भने के गर्नु त्यसले गर्दा अब अलिकति अलिकति अर्को जग्गा पनि हेर्नुपर्छ हामीले मूर्ति खोला त राम्रो हो यहाँ त राम्रो थियो नि तर एकदमै अहिले हात्तीको पुरा रगरगी त्यहाँ त्यसले गर्दा त्यहाँ जानु पनि अलिकिति सोचेरै जानुपर्छ अँ हेरौँ न थुप्रै जग्गाहरू छ अँ मूर्ति खोलालाई बेस गरेर हामी त्याँ भएन भने अरू जग्गा पनि पाउँछ हामीले गर्न सक्छौँ अँ अँ साथीहरू को को छ को को जाने जस्तो छ के रे ओ यास्मिन के रे रुद्रहरूलाई पनि फोन गर्नुपर्थ्यो नि आच्छा आच्छा हेरौँ नि त परिस्थिति बुझेर जाऔँला नि त त ऊ यो बेबी अँ ठिकै छ अँ जाने पनि त्यसमा चाहिँ यसपालि हामीले के गर्नुपर्छ भने नि अब हामीले चाहिँ अब सबैथोक गयौँ के रे पकायो खायो आयो त्यस्तो हैन एउटा सांस्कृतिक कार्यक्रम राख्नुपर्छ नाचगान पनि हुन्छ हैन अन एक दुई चारजना साथीभाइहरूलाई यसो कविता पनि लिएर आऊ भन्नुपर्छ कविता पनि भन्नुपर्छ अनि माने जाऔँला अब के रे अब ऊ यो गर्नेहरू हुन्छ हाँस्य कलाकारहरू छ हाम्रो दुई चारजना रुद्र भाइहरू छ रुद्र साथीहरू तिनीहरूलाई अलिक के रे ऊ के रे प्रिपेयर भएर आऊ भन्नुपर्छ अलिक तिमीहरू रेडी भएर आऊ भन्नुपर्छ होइन अनि यस्तो प्रकारको कामहरू चाहिँ हामीले गर्यौँ भने चाहिँ त्यो के रे एकदम राम्रो हुन्छ पिकनिक अनि हामी साहित्यिक प्रोग्राम चाहिँ राख्नैपर्छ किनभने त्यो कविताहरू वाचन गर्नुपर्छ अनि हामीले साना साना नानीहरूलाई पनि त्यस्तो केही एउटा नाचगानको प्रतियोगिता राख्नुपर्छ जसले सबै केटाकेटी पनि एउटा आनन्द उठाउन सकून् अँ

हैन साथीहरूलाई कहिले बोलाउने अब कति कति तारिक बोलाएर त्यहाँनिर कसको घरमा भेल भेला हुने अब कुरा त्यो पनि छ भे भेला चाहिँ कहाँ हुने ल